किसानले नि कि यो सबै नै लोन अथी लिएर ब्याजमा पैसा लिएर खेतीपाती गर्छ हो सब पियाज आलुहरू सबै रोप्छ हो भिन्डीसिन्डी सबै रोप्छ ज ह यो फल्छ तब म लोन अथी सबै ऋण चुकाउँछु लेकिन अथी पुरा पानीउनी आएर सबै लस पर्छ हो अन्त पुरा ल लस पर्छ अन्त विचरा केही ल केही चुकाउनु पाउँदैन हो अन्त उका बादमे पुरा मन दुखाउँछ मन दुखाउँछ हो अन्त ऋण चुकाउँदैन अन्त पुरा एकदम से अपने अपने हत्या गर्छ कैसे म नानीको पाल्छु कसरी पढाउँछु अन्त मन दुखाएर पुरा हत पुरा मन दुखाउँछ अन्त हत्या गर्छ यस्तो यस्तो अथी का लागि सरकार लोन माफ गरिदियो भने राम्रो हुन्थ्यो छोराछोरीको पढाउनु पाउँदैन हो अन्त पुरा न लोन हुन्छ लोन हुन्छ अन्त पुरा मन दुखाएर अन्त हत्या गर्छ अन्त सरकारले यो सबै लोन माफ गरिदियो भने हुन्थ्यो